हजुर गुड गुड इभिनिङ हजुर तपाईँ को बोल्नुभएको ए हजुर भन्नुहोस् न मेरो नानी त बिसन्चो त थिएन त राम्रै गएको त स्कुल ला हजुर के भयो ठिकै छ अहिले नानी ए आउनुपर्छ म ए हजुर अनि त डक्टरहरूलाई देखाइदिनुभयो हजुर हजुर हजुर निकै साह्रो छ स्कुल जादिनँ त भन्दैथियो कि फेरि मैले स्कुल पठाएँ हो त्यस्तो बिसन्चो त मलाई केही भएको जस्तो त केही लागेन बिहान त राम्रै थियो राम्रै ब्रेकफास्टहरू राम्रै गरेर गएको हजुर हजुर एसेम्बलीमा त्यो त्यो ऊ यो उभ्याएर होइन त्यो घामले गर्दा होइन डिहाइड्रेसन भएकोहरू त होइन होला नि ए एसेम्बलीमा कति घन्टा उभ्याएको थियो ए हजुर हजुर हुन्छ म आउँदैछु नि ल हेरिदिँदै गर्नुहोस् न हजुर हेल्लो ए हुन्छ हुन्छ म आउँदैछु हुन्छ हुन्छ मिस हुन्छ याद गरिदिँदै गर्नुहोस् न ल हुन्छ म डक्टर पनि लिएर आउँछु नि ल हजुर ए स्कुल आउनु कि हस्पिटल आउनु म हजुर हजुर अपडेट दिँदै गर्नुहोस् न ल म निक्लेको अब घरबाट

हुन्छ हुन्छ